सुन्दर नानी बोलेको हो म अभिषेक सर क्या त तिमीहरूको स्कुलको प्रिन्सिपल ए गुड आफ्टरनुन नानी तिमी के भन्छ कुन चाहिँ क्लास एटमा पढ्छौ है ए सेक्सन बी होइन तिमी ए अच्छा तिमलाई के भन्छ के भन्दाखेरि चाहिँ मैले खासमा के सोध्नु फोन गरेको भन्दाखेरि चाहिँ तिम्रो पढाई कस्तो हुँदैछ अहिले भनेर नि ए तर क्लासमा के भन्छ अन्तखेरि अस्ति के भन्छ हामीले नेपालीमा व्याकरण पढेको थियो अरे तिमीहरूले कतिजनाले बुझेन भन्यो अरे भन्दैथियो तिमीले बुझ्यौ ए अच्छा त्यसरी नै अब हिसाबको क्लासमा के भन्छ जोड्नु घटाउनु सँगसँगै गुणा गर्नुहरू सिकाउँछ तिमीले बुझ्दैछौ ए अच्छा अब पन्ध्र अगस्त आउनु आँटेको छ पन्ध्र अगस्तमा नाँच्ने होइन अन्त नाँच्नु पनि निकै राम्रो रहेछ नाँच्नु पनि राम्रो सिकेको छौ भन्छ ए अच्छा अच्छा कुन चाहिँ गीतमा नाँच्ने तिमी ए कुन चाहिँ गीत हौ हिन्दी चाहिँ त्यस्तो अह अच्छा अच्छा ठिक छ पहिला त हामी झन्डा उत्तोलन गर्छ अब प्रिन्सिपल भएर मैले आफै झन्डा उत्तोलन गर्नुपऱ्यो हैन हैन अन्त झन्डा उत्तोलन गरेपछि राष्ट्रिय गान गाउँछौ राष्ट्रिय गान आउँछ कि आउँदैन नानीलाई भन्दाखेरि अँ त्यही त राष्ट्रिय गान गरिसकेपछि चाहिँ त्यहाँदेखिको चाहिँ हामी उ गर्नुपर्छ हौ के भन त डान्सहरू राख्नुपर्छ एउटा एउटा देशभक्तिको गीत गाउनुपर्छ पहिला जसले कुन चाहिँ त्यही अच्छा छा भन्नुहोस् ए अच्छा अच्छा दुइटै राम्रो आउँछ तपाईँलाई ए भइगयो त लु त त्यसो भने त्यसै गर्नुपर्छ हामीले दुईवटा राष्ट्रिय गीत गाउनुपर्छ त्यहाँदेखिको नाँच गर्नुपर्छ है अन्त के भन्छ तिमीलाई नानी अरू केके सिक्दैछ स्कुलमा

ए तब ए अनि नानी के भन्छ त्यो तपाईँको के भन्छ हौ क्लासमा पढ्दाखेरि अरू कुनै समस्या छ हिस्ट्रीको जोग्राफीको टिचरहरूले पढाएको बुझ्छ कि बुझ्दैन हजुर ए प्रियङ्काले पढाएको बुझ्दैन हजुर ए त्यसो भए यसो गर्नु अच्छा ए कम्प्युटरको पनि स्वर्णिमले के राम्रो पढाएन

हजुर ए तब तब ए ए आच्छा आच्छा ए हे त्यस्तो पो आच्छा ए हे त्यसो हो भने म अर्को पालि यो महिनाको एडमिनिस्ट्रेटिभ मिटिङ राख्दाखेरि के भन्छ उनीहरूलाई सम्झाइदिन्छु त्यसो नगर्नु भनेर एकदम क्लास राम्रोसँग लिनु भनेर अन्त त्यस्तो पनि कहिले हुन्छ र एउटा नानीहरू भइसकेपछि हजुर सुन्दैछु सुन्दैछु त्यसो हो भने म सम्झाइदिन्छु है अरू केही गुनासो त छैन होइन ए ल ल म भनिदिन्छु ल त राखौँ राखौँ ल नानी ल ल नानी